अँ यो ज हाम्रो समाजमा चाहिँ केही यस्तो अपराधहरू भइहाल्यो भने चाहिँ हामीले हामीले पुलिस स्टेसनमा कल गरेर भन्नु पनि सक्नेछौँ अर्थात् हामीले पुलिस स्टेसनमै गएर पनि हामीले रिपोर्टहरू लेखाउन सक्नेछौँ र हाम्रो यताको पुलिसहरू पनि एकदमै राम्रो नै छन् र एकदम उनीहरूले त्यति कम्प्लेन गरिसकेपछि एकपल्ट त्यो कम्प्लेन दर्ज भइसकेपछि एकदमै चाँडोभन्दा चाँडो नै उनीहरूले आफ्नो कामहरू गरेर देखाउँदछन् र एकदमै यताको पुलिसहरूसँग कानुनी एकदमै हामी खुसी छौँ हामी र एकदमै सन्तुष्टी छौँ र साथै भन्नुपर्दा यताको नागरिक नागरिकको जत्ति पनि सुरक्षाको कुरा छ र यता एकदमै एकदमै सुरक्षित छौँ ऐलेसम्म र हाम्रो के अरे एकदमै पुलिसहरू एकदमै कानुनी एकदम राम्रो भएको कारणले गर्दा होला अपराधको रेट जुन चाहिँ छ त्यो चाहिँ एकदमै थोरैभन्दा थोरै छ र सुधार गर्नुपर्ने कुराहरूमा चाहिँ खासै त्यस्तो केही पनि सुधारहरू चाहिँदैन सुधार भन्ने कुरा चाहिँ अलिकति जुन चाहिँ स्टुडेन्ट्सको लागिहरू छ सुधार गर्नुपर्ने कुराहरू थुप्रैहरू छन् त्यसै कारणले गर्दा एकदम स्टुडेन्टहरूलाई चाहिँ अलिकति अनसेफ छ अलिकति जग्गा त्यै पुलिस अलिकति सुधार भन्ने कुरा अनसेफको मतलब चाहिँ अब अलिकति प्रहरीहरू चाहिँ कम्ती भएको जस्तो लाग्छ अलिक जुन चाहिँ अब अलिकति जनसङ्ख्यामा अलिकति बेसी भइदियो भने चाहिँ ठुलोभन्दा ठुलो जग्गा पनि सानो सा सानो जग्गामा थुप्रो जग्गामै कभर गर्नु सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ